पाहुनाहरूसँग चाहिँ म एकदम राम्रो व्यवहार गर्दछु जहिले पनि जस्तो पाहुना आए पनि हामी हाँसेर राम्रो बोलेर हामी यस्तो व्यवहार देखाउँदैछौँ र उनीहरूलाई आउने बित्तिकै पानीहरू दिएर सत्कार गर्छौँ त्यस पछि चिया दिन्छौँ अनि बस्ने पाहुना हो वा नबस्ने पाहुना त्यही अनुसारले खानाहरू बनाउँछौँ र खानामा त्यही हो मासु अब मासु छ मासु छैन भने अब मिठो सब्जीहरू पनि कोही बेला दिँदछौँ र कोही पाहुनाहरू त्यस्तै मासु खाने हुन्छन् र कोही नखाने हुन्छन् नखानेहरूलाई चाहिँ पनिर भए पनिर नभए चाहिँ यसरी सब्जीहरू र मासु खानेलाई मासु दिँदछौँ र पाहुनाहरूसँग खानु र दिनु भन्दा पनि सब से ठुलो चाहिँ हँसिलो अनुहार हामी मिठो बोली गरेर नै हामी यसरी सत्कार गर्छौँ र मानिसहरूको लागि मलाई पकाउन मन पर्ने मम अनि आलुदम अनि मासु माछा यही पकवानहरू चाहिँ मलाई सबको लागि पकाउनु मन पर्छ र मलाई राम्रो पकाउन पनि आउँछ